र घरेलु उपायहरू है वजन घटाउनुको लागि मलाई चाहिँ लाग्छ प्रथम त एउटा आफूले एउटा कामले पनि हो है र एउटा आफ्नो डेली वर्क हुन्छ नि एउटा है कामसाम गरेर कतिजनाले घर सफादेखिन् लिएर तपाईँको बारीतिर जान्छ खेतिबारी गर्छ है र डाइटिङमा पनि अलिकति है खान खानपानमा पनि अलिकति ध्यान गरेर घरेलु कामले पनि मलाई चाहिँ आफ्नो जिउहरू वजनहरू घटाउनु सक्छ जस्तो लाग्छ है अनि त्यही हो खान पानलाई चाहिँ विशेष याद गरेर र कामहरू चाहिँ एकदमै पसिना निक्लिने जुन कामहरू छ त्यो गरेँ भने चाहिँ घरेलु यो कामहरूले पनि वजन घटाउनु चाहिँ मलाई प्रयोग होला जस्तो लाग्छ